मैले बलिउडको न्युजहरूमा मैले धेरै प्रकारको न्युजहरू जस्ट हामीले एउटा फेसबुकहरूतिर हामी साना साना भिडियोजहरूमा हेर्छौँ आउँदो दिनहरूमा कास्ट हिरोहरले कास्ट गर्ने फिल्महरू हो असल असलहरू आउन आँटेको छ लाइक हामी केजिएफ च्याप्टर थ्रीहरू हेर्न गइरहेको छौँ हामी पुष्पा राइजहरू हामी हेर्न गइरहेको छौँ र साथै तिनीहरूको त्यो खेल्ने किरदारहरूमध्ये अब अल्लु अर्जुनहरूको फिल्म्सहरू हामी पहिलैदेखि असल रीतिले जुन कुरोलाई चाहिँ हामी आफ्नो फ्यामिलिजहरूलाई पनि सो अफ् गर्नसक्छौँ साथै तिनीहरूको आफ्नो पर्सनल आफ्नो कल्चरहरूको कुरोहरूलाई पनि हामी त्यसमा हेर्नसक्छौँ